पन्ध्र गते उन्नाइस सय छ्यालिस सोह्र गते कार्तिक उन्नाइस सय सन्तानब्बे सत्र गते मङ्सिर अठार सय बिस

छब्बिस गते पुष उनाइस सय सैँतालिस

एक गते मङ्सिर दुई हजार बिस